हेलो चन्दन चन्दन हो तिमी के भन्छ गाडी चाहिएको छ हौ मलाई अँ बजार जानु पर्ने छ कि नौ बजीतिर आइपुग न काम चाहिँ मेरो उएस हौ दुई तिनबवटा अफिसको काम छ त्यहाँदेखि एकछिन कोर्ट पनि जाने काम छ त्यहाँदेखि ब्याङ्क जाने काम छ हौ अँ भाडा चाहिँ कति हो तिन हजार तिन हजार त ज्यादा भयो नि हौ अलिक कम्ती हुँदैन अँ मिलाइदेऊ है त्यत्रो त ज्यादा भयो नि दुई चाहिँ दिन्छु नि म दुई हजार चाहिँ अँ पच्चिस सौ गरिदिनु अँ ल ल टाइम चाहिँ नौ बजी है त्यो ब्याङ्कको काम ढिलो हुन्छ कि फेरि मलाई अलिक छिटो आउनु पर्छ ल टाइम ढिलो हुन्छ है अलिक छिटो गरेर आऊ है अफिसको कामहरू छ फेरि अँ अफिस भ्याउनु पऱ्यो नि त अँ टाइम लाग्छ नि